हेल्लो नमस्ते दाजु मेरो आमाबाबाको चाहिँ नि पचास वर्ष पुरा भएको ऊ यो छ नि त उनीहरूको विवाह वार्षिकी छ कि हजुर अनि त्यसको लागि चाहिँ म चाहिँ अब एउटा सर्प्राइज सानो पार्टी जस्तो गर्दिनु भनेको घरमा कि अनि त अलिकति युनिक ट्रेडिसनल अब दिउँसो चाहिँ अलिकति एक्स्ट्रा होस् त्यस्तो खालको कुनै स्विट डिसहरू तपाईँकोमा पाउन सकिन्छ होला भनेर फोन गरेको नि ए अब यो चाहिँ कसरी म तपाईँलाई अर्डर गरौँ कस्तो रेट हुन्छ यसको चाहिँ ए हजुर प्याकेटमा चाहिँ एउटा प्याकेटमा कति ग्राम जस्तो हुन्छ होला दाजु हजुर यो ढकनेलाई चाहिँ नि दाजु हामीले खानाहरू डल्लै खाइसकेपछि बादमा अब डेजर्टको रूपमा खान सक्छौँ नि है त्यसो भएदेखि चाहिँ नि दाजु मलाई पचास पचास ग्रामको चाहिँ बिसवटा प्याकेट बनाइदिनुहोस् न

होइन म आफै आउँछु दाजु तपाईँकै दोकानमा मलाई थाहा छ तपाईँको दोकान कि म आफैं आएर म हेरेर चाहिँ लिएर आउँछु नि ल हुन्छ हुन्छ दाजु थ्याङ्क यु